बालीहरू भनेको हामी बिक्री गर्ने त कोदो र गहुँ हो अब कोदो र गहुँलाई छेउछाउकै बजारहरूतिर पनि बिक्री गरिन्छ यसो सोधेर कसले राख्ने गर्छ दोकान उसलाई भनेर यसो राम्रो दाम लिएर राम्रो दामको हिसाबले गरेर अन्त बिक्री गर्दा हुन्छ तर अब छेउको बजारबाट अलिक टाढो जानु पर्यो भने अलिक ठुल्ठुलो बजारमा जस्तो सिलगडीको यो मार्केट जुन छ रेगुलेटेड मार्केट त्यहाँ गएर बिक्री गर्नु पर्यो भने यसो राम्रो मूल्यमा दिनु पर्यो उनीहरूले पनि लियो भने राम्ररी नै लिन्छ डल्लै अब ठुलो नै अर्डर लिन्छ पन्ध्र बिस किलो पच्चिस किलो त्यस्तो गरेर लिइहाल्छ उनीहरूले पनि अन्त त्यसरी नै बिक्री गर्दा हुन्छ अब बाहिरको सहरमा त मैले कि त बाहिरको राज्यमा त मैले बिक्री गर्नु त अहिलेसम्म त अब प्रयास गरेको छुइनँ तर मलाई लाग्छ अलिकति अलग्गै तरिकाहरू छ बिक्री गर्ने किन त्यति सरल तरिकाहरू छैन होला किनकि यो त बङ्गालबाट गएर अब मलाई बिहारमा बिक्री गर्नु पर्यो भने पनि केही न केही उताको राज्यको राज्यको केही अब नीतिहरू केही छ होला जुनले गर्दाखेरि मलाई अलिकति बाधा आउनु सक्छ बिक्री गर्दाखेरि